खानाहरू त बनाउनु पर्छ खानाहरू बनाउँछु बिमारीको लागि अब कही बेला सुपहरू अब गाजर बिटको सुपहरू बनाएर खोलेमा पनि अब गाजर बिटहरू अब अलिअलि मारुङ्गीहरू घिउहरू लगाएर खोलेहरू बनाएर दिन्छु अब मासुहरूको सुपहरू बनाएर खुवाउँछु सादा खानाहरू पनि बिमारीहरूलाई खुवाउँछु अब मरमसला नलगाइकन हड्डीहरू नलगाएर अब त्यसै प्रकारको सब्जीहरू अब मिसाएर चाहिँ म गर्छु सब्जीहरू बनाउँछु दिन्छु त्यसरी नै बिमारीहरूको लागि